म त खाना पहिलैदेखि बनाउँछु सानैदेखि सिकेको हो खाना बनाउनु त दस एघार वर्षदेखि नै सिकेको हो परि परिको खाना बनाउनु आउँछ हामीलाई अनि त युट्युबतिर चाहिँ म त्यति खाना बनाउने हेर्दिनँ पनि त्यही भएर एउटै हेर्छु भिलेज कुकिङ च्यानल त्यसबाट चाहिँ मैले धेरैवटा प्रकारको खानाहरू बनाउनु सिकेँ मासुहरू धेरैवटा किसिमको मासुहरू सिकेँ त्यहाँबाट चाहिँ म अलिअलि के के जानेको छु नभए चाहिँ म चाहिँ खाना चाहिँ घरमै बनाउँछु सानैदेखि बनाएको हो बनाउनु आउँछ मलाई खानाचाहिँ अहिलेसम्म बनाइरहेको छु सानोदेखि बनाएको अहिलेसम्म बनाइरहेको छु आउँछ मलाई खाना बनाउनु चाहिँ तर मैले हेर्ने च्यानल चाहिँ एउटा भिलेज कुकिङ च्यानल हो त्यहाँबाट पनि मैले धेरै ज्ञान पाइसकेको छु त्यति चाहिँ मलाई थाहा छ